हामी बारीमा मलहरू हामी त्यो बारीको मल ल्याएर रोप्दैनौँ हामी हाम्रो आफ्नै घरमा गाई छ मल छ खानखान पार्छौँ आफ्नै बारीमा रोप रोप्छौँ खान्छौँ अब बाहिरबाट ल्यायौँ भने युरियाको लगाएको हुन्छ हाम्रो त आफ्नै घरमा गाई पालेको छौँ मलहरू छ खन आफ्नै बारीको खनखान पारेर अब सागको भयो अब सब्जीहरूको भयो फर्सीको मुन्टाहरू भयो अब यस्तै लौकाहरू भयो सबै सागसब्जी हामी फुलहरू भयो थुङे फुलहरू भयो सबै हामी आफ्नै बारीमै रोप्छौँ हामी त आफ्नो आफ्नै मलको बारीमा आफ्नै मल छ घरमै रोप खनखान पारेर आफ्नो घरमा मल छ आफ्नै बारीमा रोप्छौँ अर्काको ल्याएर रोपेर रोपेको छैनौँ आफ्नै घरको मल छ खनखान पार्छौँ सबै थोक फर्सीको मुन्टा भयो लौकाहरू भयो फर्सीहरू भयो सबै हामी आफ्नो बारीमै रोप्छौँ आफ्नै घरमा मल छ खनखान पार्छौँ माटोसाटो आफ्नै बारीमा छ कोठोबारी सानो छ त्यसमै त हामी तुलफुल रोपेर खान्छौँ सागसब्जी पुग्दै रोप्छु तुलफुल पनि त्यहीँ रोप्छु अन्त फुलहरू पनि अब रोप त्यहीँ बारीको निकालेर हामी बिरुवाहरू सारेर रोप्छौँ बारीतिर घरमै मलहरू छँदैछ बाहिरबाट ल्याउनु पर्दैन गाई पालेको छौँ हामीले घरमै सागसब्जी घरमै रोप्छौँ